मैले क्लास ट्वेल्भमा बाह्र क्लास पढ्दाखेरि एउटा मैले कथा पढेको थिएँ त्यो मेरो जीवनमा एकदमै अहिलेसम्मको त्यो अमिट छाप भएर रहेको छ त्यो चाहिँ के थियो भन्दाखेरि एकजना भिखारी सधैँ भिख माग्नु जाने र भिख मागेर फर्किँदाखेरि चाहिँ बेलुका फर्केर आयो अनि भिख दिनभरि भिख मागेको भिखहरू बेलुका ल्याएर झोलाहरू खनायो अनि अब भिख जति पो पाउँछ अब पैसा रुपियाँ जति हुन्छ अन्न जे हुन्छ त्यही पैसा अनि अन्न उसले आफ्नो भरण पोषण गर्दोरहेछ आफ्नो परिवारलाई नै गर्दोरहेछ त्यसरी दैनिक थियो उसको कामै त्यही थियो एउटा गाउँदेखि अर्को गाउँ अर्को गाउँदेखि अर्को गाउँ त्यसरी हो के आज यो गाउँ गयो अब भोलि अर्को गाउँमा गयो त्यसरी भिख मागेर ल्याएर खाँदोरहेछ र त एक दिन के हुन्छ त्यो भिखारी जाँदै गरेको हुन्छ भिख माग्नु र एउटा बाटोमा जाँदाखेरि चाहिँ परबाट चाहिँ एउटा राजा जस्तो घोडामा एउटा मान्छे आउँछ एकदमै अग्लो मान्छे घोडामा आउँदैछ एकदमै है र उसले सोच्छ कि आहा यो बाटोमा त आज को आउँदैछ हो के ठुलो मान्छे पो आउँदोरहेछ हो म उसलाई केही न केही माग्छु कि त कति यो घर घर गएर भिख माग्ने हो र यो आज म यही यो चाहिँ सायद ठुलो मान्छे हो मजाले माग्नुपर्यो र यो अलिक निकै माग्नुपर्यो र यो जो भिख माग्ने मेरो कर्म छ यसलाई चाहिँ म आज उहाँबाट लिएर चाहिँ यो अब यहाँ यहाँदेखिको उता म छोड्नुपर्यो हो यो अलिक भरी अलिक धेरै नै माग्नुपर्यो उहाँलाई जो मेरो परिवार पाल्नुपर्छ भनेर पुग्ने गरी माग्नुपर्यो भनेर उसले सोचेको हुन्छ सोच्छ अब जाँदै थियो जाँदै जाँदै ठिकै त्यो मान्छे पनि उताबाट आइपुग्यो त्यो भिखारी पनि त्यहाँ पुग्यो त गएर अब उसले त्यो घोडाबाट त्यो मान्छे उत्रिन्छ उत्रेर त उल्टा त्यो भिखारीलाई खै तिम्रोमा के छ मलाई देऊ भनेर भन्दछ भिखारी त एकदमै अचम्म हुन्छ अचम्भित हुन्छ अरे मैले माग्नुपर्ने त यो मान्छेले मलाई माग्दैछ यो चाहिँ मैले त नसोचेको यो के दिनु अब मेरोमा त केही छैन भनेर एकदम अब हात हालेछ झोलामा झोलामा हात हालेर अब अघिल्लो दिनको अलिकति अलिकति चामल बाँचेको रहेछ त्यही चामल स्वाट्टै बिस्तारै निकालेर अब निकालेर त्यो माग्ने त्यो राजा जस्तो मान्छेलाई दिएछ दिएपछि त्यो राजा आफ्नो बाटो ऊ पनि आफ्नो बाटो गएर अब मन दुखाउँदै गयो र आज मेरो दुःखको अन्त हुन्छ भनेर सोचेको त भएन भनेर उसले जान्छ गएर फेरि भिख मागेर घरमा आउँछ घरमा भिख मागेर घरमा आएर झोला ठटाउँदा त त जति उसले त्यो राजालाई आफ्नो अब हातले जति अन्न दिएको थियो त्यो अन्न बराबर त उसको झोलाबाट सुनको ठुन्का पो निस्किन्छ सुन पो झर्छ त्यति बेला त्यो छक्कै पर्छ छक्क भन्दा पनि छक्क पर्छ यदि मैले यो कम से कम मेरो झोलामा त्यति बेला एक मुठी त थियो आज मैले एक मुठी त्यो अन्न मैले उसलाई त्यो राजालाई दिएको थिएँ भने त आज मेरो एक मुठी अन्न सुनमा पो परिवर्तन हुनेरहेछ त हो म त सुन पो हुनेरहेछ त भनेर त्यति बेला उसले आफूलाई धिक्कारेको थियो अरे क्या र अब चाहिँ त्यसले मलाई चाहिँ के प्रभाव पर्यो भन्दाखेरि हामीले कुन बेला कस्तो बेला कसलाई भेटिन्छ भन्ने कुरो चाहिँ हामी त्यो बुझ्नैसक्दो रहेनछौँ को अगाडि आउँछ आउँछ अब कुन सम समयले हामीलाई ईश्वरले हामीलाई त्यो जग्गा दिँदोरहेछ कि उसलाई नो उसको उन्नतिको लागि है र त्यो हामी थाहै नपाउँदोरहेछौँ तर अब हाम्रो व्यवहार के हुन्छ भन्दाखेरि अब कन्जुस हुन्छौँ हामी अब अब त्यो नसोचेको मान्छेले अब कुरा गर्दाखेरि त अब आफूले पनि अलिकति सङ्कुचित भाव देखाइहाल्छ र हाम्रो जुन एउटा परिवर्तनको समय चाहिँ हामी यो साँच्चै नजान्दोरहेछौँ र हामीले कहिल्यै पनि त्यो खालको स व्यवहार चाहिँ हामीले कसैलाई पनि नराम्रो नगर्नु पर्नेरहेछ किनभने कुन समय को आएकोले कसको माध्यमबाट आफ्नो हामीले जीवन निर्भर हामीलाई जीवनमा परिवर्तन आउँछ भन्ने कुरो हामी थाहै नपाउँदोरहेछौँ हामीले सबैलाई नै अब बाँचुन्जेल यी सबैलाई नै एक समान भावले है यो आदरपूर्वक नै हामीले उहाँहरू व्यवहार गर्नुपर्दो रहेछ आफूमा जस्तो छ जस्तो छ आफ्नो व्यवस्था त्यो अनुसारै उहाँहरूले चाहेको बेलामा है उहाँहरूलाई असुविधा भएको बेलामा हामीले दिएरै नै हामीले आफ्नो जीवन निर्वाह गर्नुपर्दछ आफ्नो पनि होस् र उसको पनि होस् भन्ने एउटा भावना हामीले एउटा सकारात्मक सोच चाहिँ हामीले मनमा लिनुपर्दो रहेछ है